एक सय दस त्रिपन्न हजार पाँच सय पच्पन्न दुई लाख सोल हजार तिन सौ पैँतिस छ लाख सत्तर हजार नौ लाख निन्यान्बे हजार